हेलो यो पन्जाब ब्याङ्क हो अघि मैले अनलाइन खाना अर्डर गरेको थिएँ होइन अन्त पेमेन्ट पनि अनलाइनै गरेको थिएँ जी पेबाट पेमेन्ट गरेको थिएँ अन्त आज चाहिँ मैले अर्डर क्यान्सल गरेँ अन्त तर पेमेन्ट त गरेको थिएँ अन्त मेरो त ब्याङ्क एकाउन्टबाट पैसा काटियो अन्त त्यसको लागि चाहिँ रिफन्ड गर्नुको लागि चाहिँ के के गर्नुपर्छ भनेर चाहिँ सोध्नुको लागि कल गरेको थिएँ नि